हेलो ए पनिता मिस बोल्नु भएको ए होइन हौ म यहाँ एडरिना बोलेको कि त्यही त के हरे आज त स्कुल उयो गर्नु पनि आउनु पनि छुट्टीले गर्दा उयो भएन त्यही त यहाँ फोनबाटै बात मारौँ भनेर नि सर सल्लाह गर्नु पऱ्यो भनेर नि यो पालिको होइन हौ यो पालिको के हरे चिल्ड्रेन्स डे चाहिँ कस्तो पाराले उयो गर्नु पोहर पनि उनीहरूले राम्रोसँग गरेको थियो हामीलाई हो यो पालि चाहिँ अलिक एक्स्ट्रा खालको गरिदिउँ न बरु सल्लाह गरौँ भनेर नि है नानीहरूलाई केही प्रोग्रामहरू पनि देखाउने कि मिसहरू मिलेर है कि के गर्ने अँ त्यही त प्रोग्रामहरू एउटा अब साह्रो लामो चाहिँ होइन कि हजुर राम्रो अब एकदम मिनिङफुल खालको उनीहरूलाई चाहिने खालको एउटा कि त नाटकहरू गर्दा पनि भयो है अन्त अन्त एउटा जस्तो डान्सहरू गर्दा पनि भयो के हरे त्यही त तपाईँले कस के सोच्नु हुँदैछ त्यो विषयमा चाहिँ अँ त्यसो अँ अँ अँ उनीहरूले त उनीहरूलाई त होइन अब एक बरु टिचरहरूले पनि त देखाउनु त पऱ्यो होला उनीहरूलाई एउटा केही न केही त गरिदिउँ हामीले पनि मिलेर है अन्त त्यही त अब यसो कलेक्सनहरू गरेर उनीहरूलाई खानै दिनुपर्ने कि यस्तो स्नेक्सहरू जस्तो मात्रै के दिनु हो स्टुडेन्ट त साह्रो बेसी त छैन ए अँ अँ त्यही ठिक हुन्छ हौ है त्यही त अँ प्याकेट अँ त्यसो गऱ्यो भने ठिक होला है त्यही त अँ परेन त्यही नानीहरूलाई त हो चिल्ड्रेन्स डेको स्पेसल त्यही त के गर्ने डान्सहरू अब टिचरले पनि गर्ने हो भने त प्रेक्टिस गर्न पऱ्यो त अन्त अलिक अगाडिदेखि नै है आफ्टर अँ के गर्नु के रे अब आफ्टर स्कुल त अब सबै टिचरहरू भ्याउँदैन होला त्यो ब्रेक टाइममै अलिअलि मिलाएर के हरे प्रिन्सिपलसँग यसो सल्लाह गरेर अलिकति मागौँ न समय है टाइम मागेर चाहिँ हामी त्यो प्रेक्टिसहरू गरौँ न अँ त्यही त नानीहरूलाई अलिक राम्रै दिनुपर्छ हौ है ए अँ त्यही त नानीहरूलाई त उनीरूलाई त सर्प्राइज बरु गरिदिउँ होइन हामी आफै गरेर अब उनीहरूलाई पनि एक दुईवटा चाहिँ गराउनुपर्छ उसो भए सल्लाह गरौँ ल म अहिले त्यही त भनि राखेको अरू मिसहरूसँग पनि सल्लाह गरौँ न ल हुन्छ अँ स्कुल टाइममै गरौँ कि अब स्कुलमा भेटेर अझै सल्लाह गरौँ ल मिस राम्रोसँग हुन्छ हुन्छ हुन्छ ओके बाई